हेलो यो आदित्य होटेल हो ए होइन हामीलाई यो बुकिङ गर्नु थियो कि दुई दिनको लागि अन्त त्यसको लागि त्यही सोध्नु थियो कि चार्ज अब रुम चार्ज कति हो अब डिलक्स अँ चाहिनु त डिलक्स चाहिएको बेड चाहिँ डबल बेड नै चाहिएको अब डबल बेडमा अब कति चाहिँ चार्जहरू छ अब त्यो सोध्नु थियो नि त अठार सौ त्यो त भयो कि अन्त त्यसमा कालिम्पोङमा अब घुम्नुको लागि चाहिँ अब घुम्नु जानु अब कहाँ कहाँ जग्गाहरू छ राम्रो राम्रो जग्गाहरू त्यो चाहिँ तपाईँहरूले आफै होटलबाटै गाडी गरिदिनुहुन्छ कि हामीले आफै उम् हजुर गाडीको चाहि अन्त रुटको के भन्छ चार्ज चाहिँ कति हो हामी त अब तिनजना अलिक उयो डिस्काउन्टहरू पाउनुहुन्छ होला नि त मिल्छ होला नि गाडीमा हजुर होइन म अनलाइन नै गर्ने कि हेलो त्यही त होइन आधा त म अनलाइन नै गर्छु अब आधा त त्यहाँ होटेलमा आए पछि हजार रुपियाँ पठायो भने हुन्छ नि सुन्नुहोस् न त्यहाँ फुडिङको पनि फेसिलिटी छ कि बाहिरबाट लिनुपर्ने हो कि लन्चहरू अब ब्रेकफास्ट

ए हजुर हुन्छ त्यसो भए म अनलाइन पेमेन्ट गरिदिन्छु कि अन्त म हामी भोलि चाहिँ चेक इन गर्छ नि हवस् हुन्छ थ्याङ्क यू